र मलाई फुटबल खेल्नु रुचि चाहिँ आफ्नो बाबा बुवा अथवा बुवाको खेला देखेर रुचि लागेको हो र रुचि अनि त मलाई सानैदेखिन्को फुटबल खेल्न मन परिन्छ र मन परेको कारण मेरे मेरै बुबा हुन् किनकि मलाई म आफ्नो बुबालाई खेल्दैगरेका देखेँ देखेको छु र बा बुबा चाहिँ बाहिर बाहिर खेलिसकेका हुन् र म पनि मेरो पनि सपना छ कि म बाहिर बाहिर खेल्नु चाहन्छु र मैले खेलिसकेको ठाउँ चाहिँ आलिपुर डिस्ट्रिक्टको भित्रको ब्लकहरू खेलिसकेको छु र खेलि खेलिसकेको भनेको कालचिनी ब्लक पेट्कापाडा पेट्कापाडा निम्ति निम्तिझोडा आलिपुर आलिपुर आलिपुर अनि के भन्छन्

अलिपुर पेट्कापाडा अनि अनि अनि अनि अनि के भन्छन् भोजपाडा अथवा थुप्रै थुप्रै खे थुप्रै जग्गामा खेलिसकेको छु र मैले मैले मैले खेल्नको कारण म म खेल्नको मेरो बुबा हो मैले भनिसकेको छु र मेरो अनि त म खेल्ने एक्लै मात्रै छुइनँ मेरो पुरा दल अथवा साथी साथी दिदिहरू पनि हुन हुनुहुन्छ र म उनीहरू उनीहरूले मलाई प्र्याक्टिस दिने गर्छन्